अब हाम्रो अब यता बेरारो रोजगारी पनि छ अब काम नपाएर कोसैले कुल्ली काम गर्छ लेबर काम कोसैले दोकान थाप्छ कोसैले सब्जी बेच्छ कसैले अब यस्तै कस्मेटिक दोकानहेरू खोल्च अब कसैको अब नोकरी छ अब कोसैले अब ब्याङ्कमा गर्छ अब कसैले एग्रिकल्चरमा गर्छ कसैले अब यस्तै पिडब्लुडीतिर गर्छ धेरैतिर गर्छ मान्छेहरूले काम पाउनेहरूले नपाउनेहरूले त त्यही हो रो रोजगार काम गऱ्यो कुल्ली काम गऱ्यो बस्यो अब सब्जी बेच्यो त्यती हो